हेलो हजुर अँ हुजुर को बेल्नुभयो अँ कुन नानीको कुन नानीको अँ ए अँ भन्नुहोस् न के थियो होला

ए क्लासमा क्लासमा त ठिकै छ है कि के अरे होमवर्कहरू त ठिकै गरेर ल्याउँछ कि अस्तिसम्म यो हप्ता दिन जस्तो भयो कि अलिक क्लासमा ध्यान लाएर चाहिँ पढ्दैन हौ उसको पढाइप्रति एटेन्सन नै छैन कि अब के कारणले हो है कहाँ डिस्टर्ब हुँदैछ कि के हुँदैछ घरमा के छ कसो छ हो अनि म त तपाईँलाई फोन गरौँ कि भनेर सोच्दै थिएँ कि तपाईँले गरिहाल्नुभएछ है के अरे उसले हजुर हजुर हजुर अँ हजुर हजुर होइन हजुर हजुर होइन होमवर्कहरू त होमवर्कहरू त ठिकै गर्दैछ कि त्यस्तो ऊ यो त छैन तर पहिलाको हेरी चाहिँ नि अहिले चाहिँ अलिक क्लासमा ध्यान दिइराखेको छैन क्या अब साथीहरू सित लागेर अब माइन्ड बाहिरतिर ऊ भएको हो कि डाइभर्ट भएको हो कि के हो या घरमै केही डिस्टर्बहरू छ कि है अलिक ध्यान चाहिँ दिएको छैन अलिकति तपाईँले पनि याद गरिदिनुहोस् न ल अँ ए हजुर हजुर हजुर ठिकै छ कि अहिले त्यति नै उसको त्यस्तो बेसी त छैन म्याथ अलिकति ध्यान दिनुपर्छ हो अन्तखेरि अलिक अलिक क्यारलेस हुँदैछ त्यस्तो पहिला चाहिँ राम्रो थियो है क्लास फोरतिर हुँदा ऊ राम्रो थियो कि अहिले फाइभ आइकन चाहिँ अलिक अलिकति क्यारलेस चाहिँ बढेको छ उसको कि अन्त त्यो चाहिँ अलिकति ध्यान दिनुपर्ने छ हौ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर फोनले गर्दा हजुर फोनमा फोनले गर्दा पनि होला अलिक चाहिँ कि अलिकति केयरलेस चाहिँ भएको छ है ध्यान दियो भने त हुन्छ इम्प्रुभ हुन्छ नहुने त होइन है तर के भन्छ अलिकति ध्यान चाहिँ हामी पनि स्कुलमा याद गरिदिन्छौँ है तपाईँ पनि यसो घरमा विचार गरिदिनुहोस् न ल हजुर हुन्छ हुन्छ हजुर हजुर अरू मेरो सब्जेक्टमा त त्यस्तो ऊ यो छैन हो तर अरू मिसहरूले पनि भन्नुहुँदा चाहिँ क्लास फोरमा हुँदा त राम्रो थियो हो क्लास फाइभमा आएर अलिकति केयरलेस चाहिँ हुँदैछ भनेर भन्नुहुँदै थियो कि तपाईँले ठिक्कै फोन गर्नुभएछ मैले तपाईँलाई भनिदिइ हालेको नि ल हुन्छ हुन्छ राखेँ ल अहिले हुन्छ